ए गुड मर्निङ सर तपाईँ लयर बोल्नु भएको हो अर्पण सर होइन तपाईँ तपाईँ डिस्ट्रिक्ट कोर्टको लयर नि

तपाईँ डिस्ट्रिक्ट कोर्टको लयर हुनु हुन्छ नि

सर म यता रङ्गुल भुड्का बस्तीबाट बोल्दै थिएँ कि हजुर मैले हेरेँ सर अनि सर त्यो केस मेरो के लड्दाखेरि त्यो उयो हुन्छ जित्छु होला ए भने पछि सर हामी जित्छौँ त्यो केस नि तपाईँको फी चाहिँ कति हो सर अम्बो दश हजार सर महँगो भयो नि दश हजार अलिकति मिलाइदिनु न हो

होइन सर मलाई थाहा छ नि तपाईँ नाम चलेको लयर हो अब दार्जिलिङको हो अन्त त्यो भएर त मैले तपाईँलाई मैले उयो गरेको होइन अलिकति मिल्छ कि भनेर नि हुन्छ सर म त्यसो भए तपाईँलाई एडभान्स पठाइदिनु सर एडभान्स एडभान्स पठाइदिन्छु कि अन्त तपाईँले हेरिदिनु होस् न सर मेरो हियरिङ चाहिँ कति तारिख पर्छ होला तपाईँ मेरो हियरिङ चाहिँ कोर्टमा कति तारिख हुन्छ ए हुन्छ हियरिङ कति तारिख पर्ने रहेछ त्यो हेरेर खबर गर्नु होस् कि म आउँछु नि सर

ए हुन्छ सर म त्यसो भए तपाईँलाई म एडभान्स सेन्ड गरी राखिदिन्छु नि ल हुन्छ राखेँ सर